खेलकुदले मानुषहरूको तनावलाई धेरै कम दिन्छ धेरै कम्ती गरिदिन्छ ता कि अब उदाहरण लिऔँ अब म कलेजबाट आउँछु अन्त मलाई अब पढाइको धेरै टेन्सन हुन्छ अन्त अब एक घन्टा जस्तो त गाडीमै हिँडिराख्नुपर्छ अन्त अब म जब कलेजबाट आउँछु हो मलाई धेरै टेन्सन हुन्छ अन्त जब हो बाहिर निस्कन्छु खेलकुद लागि यो सोच्दाखेरि नै मलाई अब यो तनावको बारेमा यो छुट्टिन्छ किन कि अब सोच्दाखेरि अब साथी भाइहरूसँग रमाइलै गर्नु पाउँछ अन्त अब खेलकुदमा मेरो सबै ध्यान जान्छ अन्त एत्तिकै गर्दा अब मैले मेरो दिमागलाई पनि फ्रेस हुन्छ अन्त यतिकै मलाई अब रमाइलो गर्नु पाउँछ